यो गाउँबस्तीमा चाहिँ किसानहरूलाई धेरै नै असुविधा छन् जुन यो तपाईँको यो मौसमहरू बिग्रिने गर्छन् खेतीबारीमा किराहरू लाग्छन् फेरि कोही बेला खडेरी लागेर सुखाइ त्यतिकै पानी पर्दैन समयमा पानी नआएको कारणले गर्दाखेरि खेतीहरू त्यतिकै सुकेर मरेर जान्छन् फेरि कोही बेला जङ्गलको जनावरहरू आएर खेतीबारीलाई बिगारेर चराहरू आएर मकै मकै रोपेको मटर रोपेको बिजनहरू खाइदिएर गर्ने गर्छन् अन्त किसानहरूले चाहिँ अब त्यस्तो उयो त्यस्तो तक्निकहरू जानेको छैन है जुन तल अब जुन मधेस एरियातिर हुन्छ जस्तै अब हलो हाम्रो यहाँ गाउँतिर त हलोहरू जोत्ने गर्छन् अहिले पनि तर मधेसतिर चाहिँ के गर्छ भने ट्र्याक्टरहरू लिएर जोत्ने गर्छ है बिना किसिम किसिमका दबाईहरू हालेर आफ्नो खेतीहरूलाई उनीहरूले स्याहार्ने गर्छ तर हाम्रा यहाँ गाउँबस्तीका मानिसहरूलाई धेरै नै दबाईको बारेमा थाहा छैन अनि यहाँ ट्र्याक्टरहरू हुँदैन है हलो नै हलो नै जोत्ने गर्छन् अहिले पनि अनि अहिलेका युवाहरूलाई फेरि जुन यो खेतीबारीको धेरै जानकारी पनि छैन है कसरी यिनीहरूलाई कसरी स्याहार्नुपर्छ खेतीबारी कसरी सम्हालेर लगेर कसरी रोप्नुपर्छ केही त्यस्तो ट्रेनिङहरू हुँदैन है केही जानकारी नै छैन उनीहरूलाई अन्त जुन यो किसानहरूको अब पैसा त अब कम्ती नै हुन्छ जस्तै अब पैसाहरू कम्ती भएको कारण उनीहरूले राम्रो राम्रो दबाईहरू आफ्नो खेतीबारीमा हाल्नुसक्दैन है धेरै रोगहरू लाग्छ तपाईँको यो जुन खेतीतिर किराहरू लाग्छ त्यसको लागि उनीहरूले दबाईहरू हाल्नु सक्दैनन् अनि